हाम्रो कर्सियङ यो कर्सियङ उसमा चाहिँ मैले जानेको कर्सियङ कलेज अब हाम्रो कर्सियङ उयसमा चाहिँ कर्सियङ कलेज नै हो त्यसमा चाहिँ तर सबै सब्जेक्टहरू नै पढाउनुहुन्छ जस्तै अब कोमर्स भयो साइन्स अब इङ्ग्लिसमा पनि पढाउनु हुन्छ तर मैले जानेको चाहिँ त्यति नै हो